अब अहिले त अब अब यस्तो चित्रकला अब कक्षा अन्त यो कार्यलयहरूमा त अब भाग लिएको छुइनँ तर अब मलाई अबो ज्ञान छ अब पहिला सानो अब म कलेज पढ्दाखेरि चाहिँ एकपल्ट चाहिँ मैले एउटा प्रतियोगितामा भाग लिएको थिएँ अब जसमा अब मैले अब जित्नु त सकिनँ अब तरै पनि अब धेरै नै कुराहरू अब सिक्न पाएँ है धेरै नै अनुभव भयो के रहेछ कसो रहेछ भन्ने है अब जित्नु मात्रै अबो ठुलो कुरा होइन अब अब भाग लिनु भाग लिएँ अब भाग लिनु पाएँ अब त्यही नै अब सबैभन्दा ठुलो कुरो लाग्छ मलाई चाहिँ